हेलो ओलामा फोन लाग्यो हजुर मलाई पर्सिको लागि एउटा गाडी चाहिएको थियो कि कुचबिहार जानको लागि हजुर हामी तिनजना छौँ अन्त मेरो ब्यागहरू पनि छ त्यसको लागि चाहिँ एउटा गाडी चाहिएको थियो हजुर टोयोटा त साह्रै सानो हुन्छ अलिकति ठुलो गाडी ब गरिदिनु होस् न किनभने ब्यागहरू पनि छ हामी मान्छेहरू पनि छौँ के अलिकति स्पेस भएको गाडी चाहिएको त्यही भएर नि हुन्छ हुन्छ त्यसो भए म तपाईँलाई कन्फर्म गरेर भन्छु नि ल